हाम्रो क्षेत्रमा भएको है खेलहरू मध्ये हाम्रो खेलहरू चाहिँ पुरा खेलिन्छ है तीमध्ये फुटबल भयो है क्रिकेट भयो ब्यडमिन्टन भयो टेबल टेनिस भयो है चेस भयो सबै प्राय नै सबै खेल खेलिने गर्छ है अनि हाम्रो ठाउँमा कुनै अन्य त्यस्तो अन्य ठाउँहरूमा भएको खेलहरू जुन चाहिँ छ है केइ भिन्नाता छैन जस्तो जुन चाहिँ रुल हुन्छ है त्यो सेम रुल्समै फलो गरेर खेल्ने गर्छ हामी खेल